भारतको जलवायु निकै नै राम्रो छ किनभने यो यहाँको जलवायुको कारणले गर्दा धेरै ठाउँमा यसको असर परेको छ कुनै ठाउँमा यति राम्रो छ यहाँको खेतीपाती धेरै नै राम्रो भएर गएको छ अनि कुनै कुनै ठाउँमा ज्यादा वर्षाको कारणले गर्दा खेतीपातीलाई बिगारेको पनि छ तर यहाँ यहाँको हाम्रो भारतवर्षको जलवायु चाहिँ धेरै नै धेरै देशको विभिन्न ठाउँमा अल अलग अलग यसको फरक पर्ने गर्दछ त्यसैले गर्दा यहाँको रहनसहन लुगाफाटा हाम्रो लगाइदेखि लिएर खानापिना सबैमा जलवायुको कारण फरक फरक भएकोले गर्दा अलग अलग नै देखापर्छ